म अगाडि अब नोकरीतिर लागे नोकरीमा लाग्दाखेरि म जान्थेँ एक्सरसाइज गर्थेँ म रनिङ गर्थेँ अनि घुमफिर गरेर बजार हाट सब घुम फिर गरेर एक्सरसाइज रनिङ गर्दै फर्केर आउथेँ